मेरो नजिकमा भएको ऐतिहासिक अहिलेसम्म मैले देखेको चाहिँ नजिकमा भएका गुम्बाहरू त्यो गुम्बा चाहिँ मो धेरै सानो थिएँ हुँदाखेरि नै म म्हेमेहरूले देखाउनु भएको देखाउँ मतलब बनाउनुको भएको थियो अरे पहिला नै धेरै समयपछि अगाडि त्यस लागि मैले देखेको यता हरूमा चाहिँ गुम्बा छ र त्यसलाई पनि अहिले तोडेर नयाँ बनाउनु आँटिरहेको छ अर्को मैले चाहिँ अहिलेसम्म देखेको मेरो घर डुवर्समा परेको कारण चाहिँ एउटा राजा भातखावा हो

नेताजी सुभाषचन्द्र बोसलाई ब्रिटिसको पालिमा कैद गरेर राखेको गौस गौशाला गौशाला छ त्यहाँ चाहिँ पहिला नै पहिला नै नेताजी सुभाषचन्द्र बोसलाई चाहिँ कैद गरेर राखेको थियो ब्रिटिसको जमानामा अनि त्यही बाटो त्यही त्यही राजा भातखावाको सुन्ताला बारी जग्गामा भएर बाट सुन्तला बारी अनि राजा राजा भातखावाको नजिक के भन्छ अरे छेउको बाटोलाई चाहिँ छेउको त्यही बाटो लगेको कारण चाहिँ त्यत्ति एत ऐतिहासिक पनि छ किनकि दाजु यो नेताजी सुभाषचन्द्र बोसलाई आजादीको टाइममा त्यही त्यही त्यहीँनिर नै कैद गरेर राखेको कारण अनि अर्को कुचबिहारमा पर्छ ताज राजबाडी राजबाडी पनि पहिला नै राजाहरूको समयमा ब्रिटिसको पालिमा त्यहाँ चाहिँ राजाहरू बस्ने गर्थ्यो अरे अनि त्यहाँ पनि छ राजबाडी अर्को धेरै मन्दिरहरू देखेको छ मन्दिर यस्तो राजबाडी अनि मैले अहिलेसम्म देखेको भनेको चाहिँ यो तिनवटा मात्रै हो अन्त म्युजियम ए म्युजियमहरूतिर पनि धेरै ऐतिहासिक चिजहरू देख्नु पाउँछ तर म्युजियमहरूतिर गर्दा त्यत्ति साह्रो उयो छैन हो त्यत्ति नै हो राजबाडी गुम्बा अनि हात्तीहरू देखेको थिएँ अन्त अर्को राजा भातखावामा चाहिँ अझै पनि धेरै उइसहरू ऐतिहासिक चिजहरू छ लाइक पहिला त्यही बाटो ब्रिटिसहरू आउने जाने गर्थ्यो आजादीको टाइममा नेताजी सुभाषचन्द्र बोसलाई मात्रै नभएर अरू धेरै अरू धेरै नेताहरूलाई त्यहाँ कैद गरेर राखेको थियो तर थाहा भएको चाहिँ नेताजी सुभाषचन्द्र बोस मात्रै हो अन्त अर्को अर्को राजा भातखावा अनि हामी बस्ने गाउँमा चाहिँ एउटा गुम्बा छ त्यो गुम्बा चाहिँ धेरै समय पुरानो लामो समयदेखि हो हामीलाई त थाहा पनि छैन मैले त्यो गुम्बाको धेरै कहानीहरू नै सुनेको छ अनि मन्दिरहरू पनि छ जस्तै हाम्रो डुवर्समा चाहिँ मुस्लिम एरियाकोहरू पनि बस्ने कारण चाहिँ धेरै मस्जिदहरू पनि देखेको छ मस्जिदहरू पनि धेरै पुरानो छ मैले त्यहाँको कहानीहरू पनि सुनेको छ त्यहाँको त्यस त्यो मस्जिदले स्थापना गर्नुदेखि लिएर त्यहाँ अहिलेसम्म नयाँ बनाउनुसम्मको सबै कुरा सुनेको छ अनि अहिले हाम्रो पुरानो गुम्बा चाहिँ तोडेर नयाँ बनाउन गइरहेको छ त्यो चाहिँ मैले अहिलेसम्म याद गरिरहेको छ देखिरहेको छ अन्त अर्को राजबाडीहरू त हामी धेरै नै घुम्नु घुम्नु गई नै रहन्छौँ त्यहाँ लाइक त्यहाँको माहोलहरू कस्तो दामी छ त्यस लागि त्यो धेरै माग छ अनि अर्को सुन्ताला बारी सुन्तला बारीमा चाहिँ गौशाला छ त्यो गौशालामा चाहिँ पहिला नेताजी सुभाषचन्द्र बोसलाई बन्दी बनाएर राखेको थियो अरे अहिले चाहिँ तर केही छ त्यहाँनिर लाइक गौशालामा चाहिँ गाईहरू चराउने यस्तो त्यो गर्छ तर पहिला चाहिँ त्यहाँनिर कैदखाना थियो अरे यस्तै थुप्रै कहानीहरू नै थाहा थियो